कालेबुङ जिल्लामा मुख्य प्राकृतिक सोर्स भन्नुपर्दाखेरि के छ भन्दाखेरि चाहिँ एक नम्बरमा तपाईँको अब पानी जङ्गल है फरेस्ट भयो तपाईँको ए फोरेस्ट पानी यिनीहरू होइन